अनलाइन सपिङको अनुभव भन्नुपर्दाखेरि एउटा जस्तो मैले एकपल्ट बाथरूमको सामानहरू मगाएको थियो सोपकेसहरू त्यो ह्याङ्गरहरू होइन त्यो चाहिं गुणस्तर र क्वालिटीको आएन त्यो किन आएन भन्दाखेरि चाहिँ अब त्यो कतिवटा अनलाइनमा त्यो फोटोहरू दिएको हुन्छ नि त्यो त्यो फोटो र त्यसको रेटिङ हेर्ने रेटिङ्स हेर्नुपर्ने रहेछ हामीले त्यो रेटिङ्सहरू नहेरिकन त्यो फोटो पनि अब दिएको हुन्छ राम्रै तर त्यसको रेटिङ्स नहेरिकन हामीले त्यो आफूलाई मनपऱ्यो हामीले अनलाइन मगायौँ भने चाहिँ त्यसमा त हामीले अलिकति धोका हुनेरहेछ र त्यसमा त अलिक नराम्रो सामान आउँदोरहेछ त्यो त्यही अब मैले अनुभव गरेँ यसमा होइन